हेलो ड्राइवर दाजु के भन्छ मैले तपाईँलाई भोलिको लागि हाम्रो मेरो सिलगढीको लागि भनेको थिएँ नि म जानुपरेन हो भोलि मेरो मिटिङले गर्दा चाहिँ म एक हफ्ता बाद मात्रै जानुपऱ्यो त्यही भएर भोलि क्यान्सल गरिदिनुहोस् मेरो हो तपाईँलाई मैले गाडी भनेको थिएँ अनि के भन्छ मैले तपाईँलाई पहिल्यै एडभान्स दिइसकेको थिएँ भोलिको लागि त्यही भएर म अब एक हफ्ता बादमा चाहिँ जानुपऱ्यो त्यही भएर चाहिँ मलाई त्यो मेरो गुगल पेको एकाउन्ट दिन्छु है स्क्यानर पठाइदिन्छु मलाई त्यसमा रिटर्न गरिदिनुहोस् न ल मेरो पैसा धन्यवाद